ए दाजु त्यो छुरीको सेट मगाएको थिएँ नि मैले त्यो छुरी त अन्त राम्रो छैन रहेछ त हौ त्यस्को धार पनि छैन त्यत्रो त्यत्रो हजार रुपियाँको छुरी त अन्त तपाईँले के गर्नुभएको हौ अन्त त्यस्तो तपाईँको उयस हुन्छ अन्त बिक्री बिक्री हुन्छ र त्यो कु त्यो ठुलो के अरे त्यो उयो त बाम्फोकको त झन् धारै छैन के गर्नु त्यो त्यो त भएन नि अन्त त्यो त त्यो छुरीको सेट पनि कोही त राम्रो लाग्दैन रहेछ कोही कोही मात्रै राम्रो रहेछ राम्रो हुनु पर्यो नि अन्त त्यो अर्को छुरी चाहिँ ठिकै रहेछ त्यो ठुलो छुरी चाहिँ राम्रो छैन त्यो त्यो बाम्फोक पनि एकदमै राम्रो छै है त्यो साट्नु पर्छ होला त्यो भएन हजार रुपियाँको त अन्त कति लिनुभयो तपाईँले हजार रुपियाँ लिनुभयो होइन त्यत्रो उयसको ते कतिवटा किनेँ मैले कतिवटा राखेँ त्यसको हजार रुपियाँ त ज्यादा भयो त अन्त अलिक मिलाइ पनि दिनुहोस् यो धार पनि एकदमै भएन